हेलो ए सब्जी दोकान हो ए मलाई सब्जी चाहियो अलिकति कि दुई किलो दुई किलो फुलकोपी दुई किलो बन्दाकोपी हो आलु दुई किलो अँ टमाटर एक किलो मसरुम एक किलो अँ गट्टा गट्टा दुइटा हो अन्त के हरे उयो खोर्सानी आधा किलो अन्त उयो के पो थियो मटर एक किलो दाम कसरी छ अन्त के हरे अरू पनि उयो लानु दालहरू कसरी छ

अनि पँहेली ए त्यो एक एक केजी भाउ अलिक मिलाइदिनु कि मै म लान्छु नि एक एक केजी ल अँ अन्त सिम अनि सिमरायो छ निउटेला एक केजी निउटेला अँ निउटेला एक केजी तर अलिक दाम चाहिँ मिलाइदिनुपर्छ हो अन्त के हरे अरू त्यति छ मुला मुला चाहिएको थियो एक केजी ताँबा आएको छैन ताँबा ताँबा मिलाइदिनुहोस् न त्यहाँ खोजेर एक केजी दसैँ दसैँलाई अचार हाल्नु छ हो सिमी सिमी सिमी छ अँ कसरी सिमी ए बीँ बीँ ए बीँ पनि मिलाइदिनु